मेरो क्षेत्र मात्रै होइन पारम्पिक खेलकुदभन्दा चाहिँ फुटबल ज्यादा खेल्छ राति अब हामी गाउँको सबैजना स्कुल छुट्टी भएको बेलामा या सबै के के काम छुट्टी भएको बेलामा सबै एकजग्गा भेट भएर ग्राउन्ड गयो खेल्यो सबैलाई भेटघाट हुने धेरै टुर्नामेन्टहरू राख्छ यहाँ जग्गा जग्गामा टुर्नामेन्टहरू राख्छ गयो खेल्यो यहाँ हाम्रो ज्यादा जसो चाहिँ फुटबलै ज्यादा खेल्छ र क्रिकेट पनि खेल्छ क्रिकेट ऱ्याकेट भलिबल तर ज्यादा जसो चाहिँ गोली नै गोली खेल्नु क्रिकेट खेल्नुको मज्जै अर्को हुन्छ